दाजु भोलि मेरो घरमा एउटा पार्टी मैले राखेको छु कि अनि त्यसको लागि चाहिँ मलाई खाना अर्डर गर्नु थियो तपाईँकोबाट अनि त्यो पार्टी चाहिँ कतिजना हुन्छ भने त्यसमा पन्ध्र जनाहरू हुन्छ हामी अनि त्यसमा चाहिँ तपाईँले मलाई भोलि खाना तपाईँले मलाई राइस गरिदिनुहोस् राइस दाल अनि कुनै राम्रो सब्जी हुन्छ भने सब्जी हालिदिनुहोस् साथै मलाई चिकन करी त्यसमा हालि दिनुहोस् अन्त प्लस तपाईँहरूकोमा डेजर्टहरू कुन चाहिँ राम्रो आइटम छ डेजर्टहरूको आइटम पनि तपाईँले मलाई हालिदिनुहोस् अनि त्यो चाहिँ तपाईँले मलाई भोलि बेलुका मेरो घरमा पार्टी छ पाँच बजी तपाईँले मलाई डेलिभरी गरिदिनुहोस् चार बजीभन्दा अघाडि तपाईँले मलाई डेलिभरी गरिदिनुहोस् साथै मैले यत्रो बेसी मैले तपाईँलाई अर्डर गरेको छु है केही डिस्काउन्टहरू छ भने त्यो तपाईँले मलाई लगाएर मलाई गरिदिनुहोस् म तपाईँलाई पेमेन्ट चाहिँ अनलाइन गरिदिइहाल्छु हुन्छ